वनभोज वा पिकनिक भन्दाखेरि त धेरै नै रमाइलो हुन्छ र यो पनि एउटा सिजनमा हुन्छ जस्तै हामी फर्स्ट जनवरीहरूतिर होइन नयाँ सालमा हामी सब फ्यामिली साथीहरू मिलेर वनभोज खेल्न जान्छौँ र वनभोज भएको जगामा चाहिँ खोला हुन अत्यन्त आवश्यक छ किनभने त्यहाँनेर हामी खानाहरू पकाएर होइन अब खानु सजिलो धुनु सजिलो र यसरी गीतहरू सङ्गीतहरू गाउँदै नाच्दै साथीहरूसँग मेल मिलाप गर्दै मजा गर्छौँ र यसरी वनभोज खेल्न चाहिँ वर्षमा एक ताल चाहिँ जानु पर्छ भन्ने छ र कहिले काहीँ यसो इन्जोइ गर्नु पनि पर्छ वनभोज घरमा मात्र खाना बनाएर के गर्नु र बाहिर अलिकति रहेर सबजना मिलेर पकाएर खानामा चाहिँ मजा पनि आउँछ